हेलो म निरज भाइ भाइ बोलेको नि चिन्नुभयो हजुर तपाईँलाई मैले अस्ति भनेको थिएँ नि नानीको लागि मेरो बर्थडे छ तपाईँले खाना बनाइदिनु भनेर भनेको थिएँ नि तपाईँलाई हजुर हजुर मलाई चाहिँ नानीको बर्थडे थियो र मलाई बिस डबल मोमो फ्राई चाहिएको छ हो अन्त चउमिन हुन्छ कि हुँदैन हौ तपाईँकोमा चउमिन हजुर चिकन चिकन भेज दुइटामा कुन चाहिँ हुन्छ होला हजुर चिकन भयो भने राम्रो चिकन त्यसो भने तपाईँले दस प्लेट गरिदिनुहोस् न हजुर मलाई चाहिँ तपाईँले तिन बजीभित्रमा डेलिभर गरिदिनुहोस् न मोमो र चउमिन एकैचोटि गरिदिनुहोस् तपाईँकोमा अरू यो मोमो बाहेक अरू कफीहरू केही हुन्छ कोक स्प्राइटहरू कफीहरू कफी पनि हुन्छ भने गरिदिनुहोस् कफी तपाईँको बिस कप गरिदिनुहोस् स्प्राइट दस बोटल गरिदिनुहोस् न हजुर अन्त यसको तपाईँलाई बिल पेमेन्ट के कसरी गर्नुपर्ने हो क्यास गरिदिँदा पनि ए गुगल पे गर्दा पनि हुन्छ नि हजुर हजुर हजुर तर तपाईँको एकाउन्ट नम्बर पठाइदिनुहोस् है गुगल पेको लागि

अन्त बिल पनि यसो म भएको फुर्सत भएको बेलामा निक्लिन्छु बिल पनि लिएर निक्लिन्छु नि तपाईँकोमा

अरू स्नेक्सहरूकोमा तपाईँकोमा भुजाहरू पनि होला अलिकति पिरो भुजा अन्त नानीहरूले खाने चाहिँ अलिकति सादा गुलियो त्योपट्टि मिलाएर त्यो पनि गरिदिनुहोस् न अन्त पेमेन्ट क्यास के कति भयो एकपल्ट क्यालकुलेट गरिदिनुहोस्

चार हजार चार हजार पाँच सय भन्नुभयो हजुर हजुर हुन्छ हुन्छ मलाई तपाईँको गुगल पे एकाउन्ट भएको एकाउन्ट पठाइदिनुहोस् कि म त्यसमा नै तपाईँलाई पेमेन्ट गरिदिन्छु नि

हुन्छ हुन्छ म मेरो भानिजलाई पठाउँदैछु नि ल सामान लिनु

हुन्छ हुन्छ